मेरो जिवनमा नृत्यले कसरी सकारात्मक प्रभाव पारेको छ भने अब म त सानैदेखि प डान्स गर्दै आएको र मेरो त हबी नै भइसक्यो अब सानैदेखि म डान्स गर्दैआएको होइन सानैदेखि अब आमाले पनि भन्छ सानैदेखि सानोमा पनि पुरा डान्स गर्थेँ र अब सानैदेखि डान्स गरेर आएर अहिले पनि गर्छु होइन डान्स अब स सानैदेखि गरेर अब मलाई चाहिँ के लाग्छ भने अब मलाई जब अल्छी लाग्छ तेत्तिखेर पनि म नाचिबस्छु अब म त डान्सको ब्रु डान्स यस्तो मन पर्नु थाल्यो कि म अब युट्युबमा सर्च गरेर पनि हेर हेर्छु होइन कसरी कुन चाहिँ गितमा कसरी कुन चाहिँ कुन चाहिँ स्टेप लगाएर चाहिँ नाच्ने र अब रिस उँठदाखेरि पनि अब नाच्यो भने मन खुसि लाग्छ र अब डान्स गर्यो भने चाहिँ हामीले चाहिँ के हुन्छ भन्दा डान्स गर्यो भने चाहिँ डान्समाथि नै फोकस हुन्छ अब केही मलाई स्टेप नै आएन भने त्यो स्टेपकै क माथि फोकस हुन्छ कसरी गरू भनेर र त्यो फोकस हुन्छ र त्यो डान्सकै माथि फोकस हुन्छ र हुने भए भएकोले चाहिँ हाम्रो अब दिमागमा अरू चाहिँ नेगेटिभहरू आउँदैन र हामीले चाहिँ अब डान्स गरेकोले अब मलाई चाहिँ के लाग्छ भने अब डान्सलाई डान्स गर्दाखेरि चाहिँ दिमागमा चाहिँ केही आउँदैन त्यस्तो नराम्रोहरू अब डान्स चाहिँ के हो भन्दाखेरि अब मेरो लागि त अब एम्बिसन नै भइसक्यो होइन त्यो डान्स चाहिँ अब मलाई पुरै मनपर्छ डान्स चाहिँ अब म जहिल्यै पनि गर्छु होइन साथीहरूले पनि अब क्या वाक्कै लगाउ वाक्कै लागेर कति पनि डान्स गरेको भनेर कराउँछ तर मलाई अब डान्सिङ नै गर्नु मनपर्छ र अब कन्सर्टतिर गयो भने म डान्स गर्यो भने अरू साथीहरू अब आउँछ होइन ए म छु भने उ छ भने त म फर्स्ट नै हुँदिन भन्छ मलाई पनि कोही कोही बेला अप्ठ्यारो लाग्छ होइन तर अब केही छैन मलाई खुसी लाग्छ किनभने म कहिल्यै सेकेन्डधरी भएको छुइनँ अब सानैदेखि फर्स्ट हुँदै आएको र अब मलाई डान्स चाहिँ डान्सले चाहिँ के लाग्छ भने अब डान्सले चाहिँ अब केही त्यस्तो नेगेटिभ प पजिटिभहरू मात्रै आउँछ पजिटिभ भाइब्सहरू नेगेटिभ चाहिँ कहिले पनि आउनु सक्दैन जस्दो चाहिँ मलाई लाग्छ